तपाईँको रेस्टुरेन्टको खाना एकदमै मिठो र राम्रो थियो धेरै मन पऱ्यो मलाई होइन र क्वालिटीहरू पनि यस्तो दामी थियो मैले कहिले खाएको थिइनँ त्यस्तो खानाहरू खानु पायो होइन अनि अब यो खाना ए यो खानामा चाहिँ अलिकति अलिकति चाहिँ नुन अब चर्को थियो तर पनि ठिक्कै थियो राम्रो थियो मिठो थियो म फेरि चाहन मगाउनु चहान्छु तपाईँको रेस्टुरेन्टबाट होइन र धेरै राम्रो थियो क्वालिटीहरू पनि यति नै छ